हेलो शङ्कर भाइ हो ए तपाईँकोमा नि त्यो सब्जीहरू भनौँ भनेको थिएँ कि अनि त त्यो चाहिँ मलाई चाहिँ विवाहको लागि चाहिँ अलिक सब्जीहरू चाहिरहेको थियो होइन अन अनि त त्यसमा चाहिँ तपाईँकोमा चाहिँ कुन कुन सब्जीहरू चाहिँ होला मलाईँ चाहिँ खास गरी चाहिँ फुलकोपी होइन फुलकोपी बन्दकोपी त्यहाँबाट सिँबीहरू चाहिएको थियो हौ अलिक कि अँ ए हजुर हजुर हजुर हजुर मलाई चाहिँ खास गरी चाहिँ सन्डेतिर चाहिएको थियो होइन तर म चाहिँ अब स्याटर्डे नै आउँछु मिलाएर अब कसरी दिए कति के हो होइन तपाईँले मिलाइदिनुभयो भने चाहिँ अलिक निक्कै नै लाने विचार छ अनि त टमाटरहरू पनि टमाटर चाहिँ कसरी छ ए अँ त्यही त है हजुर हजुर ए ए हजुर टमाटर चाहिँ मलाई चाहिँ बेसी चाहिँ होइन कति दस दस एघार केजीहरू चाहिँ चाहिएको थियो हजुर त्यही त म आउँछु आलु आलु त होइन आलु त छ हो कि आलु चाहिँ पर्दैन कोपी फुलकोपी बन्दकोपी अनि त सिँबी चाहिँ चाहिएको थियो नि मेन चाहिँ हजुर म शनिवार आउँछु शनिवार चाहिँ कति बेला भने नि शनिवार आफ्टरनुन चाहिँ आउँछु नि म भाइको दोकानमा है ए हजुर हजुर हुन्छ ए हुन्छ अँ त्यत्रो ल्याइसकेपछि त भाइले अलिक त हेरविचार त गर्नुहुन्छ नि है ए ए हजुर ए ए हुन्छ हुन्छ भाइ त्यसो भने थ्याङ्क यु है ल ल अहिले राखे है हुन्छ हुन्छ हुन्छ अहिलेलाई